भारतको स्वास्थ्य सेवा प्रणाली कस्तो छ भने चाहिँ कोही राम्रो छ कोही नराम्रो छ हेल्थ सेन्टरहरू छ क्लिनिकहरू छ दोकानहरू छ हस्पिटलहरू छ प्राइभेट हस्पिटलहरू छ सरकारी हस्पिटलहरू छ सरकारी हस्पिटलहरूतिर धेरै दिक्कतहरू हुन्छ धेरै लाइनहरू बस्नु पर्छ धेरै त्यहाँ पैसा लाग्दैन तर पनि धेरै त्यहाँ साह्रो पर्छ त्यहाँ रिपोटहरू ढिलो आउँछ त्यहाँ त्यहाँ बसिरहनु पर्छ अन्त यता प्राइभेट हस्पिटलमा हेर्यौँ भने पैसाहरू हुँदैन त्यहाँ धेरै पैसाहरू लाग्छ